मैले चाहिँ मेसोबाट अनलाइन मगाएको थिएँ अनि त्यो अनलाइन चाहिँ मैले घरकै सामानहरू मगाएको थिएँ है त्यसमा चाहिँ तर एकदमै त्यसको मैले एमाउन्ट हालेको मुताबिक चाहिँ त्यसको क्वालिटीहरू चाहिँ एकदमै राम्रो थिएन अनि मलाई एकदमै नराम्रो लाग्यो किनभने जति मैले पैसा त्यो प्रडक्टको लागि तिरेको थिएँ त्यो पैसा चाहिँ त्यो भ्याल्यू नै भएन किनभने त्यसको सामानको क्वालिटी चाहिँ एकदमै नराम्रो आएको छ होइन अनि मलाई चाहिँ एकदमै यो जुन प्रडक्टहरू जति पनि मगाउँछ अनलाइन है त्यो मगाएको चाहिँ एकदमै पहिला आफूले हेरेर है मज्जाले क्वालिटीहरू त्यहाँनिर जति पनि अब अरूहरूले मगाएको त्यो जुन त्यो उनीहरूको उनीहरूको एक्सपिरियन्सहरू है त्यहाँनिर खिचेर राखेको हुन्छ त्यही त्यो हेरेर पनि अब हामीले चाहिँ विश्वास गर्नु हुँदैन रहेछ त्यहाँबाट पनि कतिवटा नेगेटिभ नेगेटिभ त के भन्नु र कतिवटा नराम्रो सामानहरू अब फुटेको अथवा प्लेट्सहरू फुटेको अनि कतिवटा जस्ट इक्जाम्पल प्लेट्स नै भयो है फुटेको अनि अझै अरूहरू कतिवटा अब क्लोत्सहरू हुन्छ है साइजमा आउँदैन क्लोत्सहरू मैले प्यान्ट मगाएको थिएँ है मैले साइज चाहिँ ट्वेन्टी सिक्स लेखेको थिएँ तर तर मेरोमा चाहिँ थर्टी साइजको आएको छ होइन अनि एकदमै मलाई त्यो प्यान्टको केही भ्याल्यू नै रहेन है अब मैले त्यो न लगाउनु हुन्छ त्यो वेस्ट अफ मनी भयो वेस्ट अफ टाइम पनि हो किनभने अब त्यत्रो आफूले हेरेर अन्त कति टाइम लगाएर त्यो अर्डर गरेको हुन्छ अनि त्यो अब पैसा आफूले इनभेस्ट पनि त गरेको हुन्छ इन्भेस्ट गरेको अनुसार प्रोडक्टै आएन भने अब हामीहरूलाई पनि नराम्रो लाग्छ अनि मेरो भ्यू पाइन्ट चाहिँ के छ भन्दाखेरि चाहिँ अब आफूले मजाले त्यसको क्वालिटीहरू हेरेर है ब्रान्डहरू अब ब्रा ब्रान्ड हेरी हेरी क्वालिटी हुन्छ होइन तर त्यो ब्रा अब मैले अर्डर गरेको ब्रान्ड अब ब्रान्ड राम्रै थियो तर त्यसको क्वालिटी चाहिँ क्वालिटी प्लस साइज प्रबलम भयो है साइज प्रबलमले गर्दाखेरि अब अब त्यतिकै त्यो ओभरसाइज्ड ओभ लगाउनु पनि त भएन प्लस त्यसै कारणखेरि चाहिँ त्यो ओभरसाइज्ड भएकोले गर्दाखेरि चाहिँ मैले त्यो लुगाहरू मेरो लुगाहरूको माथि चाहिँ वेस्ट अफ मनी गरेँ है इन्भेस्ट मैले राम्रो गर्नु सकिनँ अन्त र अनलाइन सामानको लागि चाहिँ एकदम भन्दा पनि एकदमै जज गरेर है अरूहरूको भ्यू पाइन्टमा मात्रै हेरेर पनि अर्डर गर्नु हुँदैन रहेछ अनि त्यो चाहिँ एकदमै नेगेटिभ भाइब्स आयो है अन्त र अर्डरहरू गर्नु पनि मन परेन अरू अझै फाल्टु साामानहरू त्यसैले गर्दाखेरि चाहिँ अब कति लुगाहरू को कोही राम्रै आउँछ तर कोही नराम्रो आउँछ त्यसै कारणखेरि चाहिँ अब मजाले राम्रैसँगले आफूले सोचेको जस्तै लुगाहरू आयो भने चाहिँ राम्रो हुन्थ्यो तर अब को कोही बेला अब अनफरचुनेट्ली अब के कसो हो त्यो चाहिँ अब उनीहरूलाई नै थाहा छ है प्याकिङ गर्नेलाई अथवा प्याकिङ गरेर सिप्ड गर्नेहरूलाई नै थाहा छ सो मलाई त्यसमा नै नराम्रो लागेको छ अन्त र अब कतिजनाले कति दुःख गरेर त्यो पैसाहरू इन्भेस्ट गरेको हुन्छ त्यो क्लोत्स जति पनि सामानहरू प्रडक्टहरू छ त्यो उनीहरूको लागि चाहिँ एकदमै नराम्रो हो किनभने अब अरूको अरू अरूले इन्भेस्ट गरेको मुताबिक त्यो कपडा त्यो प्रडक्टै आएन भने चाहिँ एकदमै नराम्रो हुन्छ सो ब्याड्स कमेन्ट्स चाहिँ यही नै उइसमै हुन्छ अन्त र